ए तपाईँ अनिसाको आमा बोल्नुभएको हो ए सुन्नुहोस् न तपाईँको नानी नि यहाँ स्कुलमा छ अन्त तपाईँ नानी लिनु आउनुहोस् न ल तपाईँको ए हुन्छ आलिक छिटो गरेर आउनुहोस् फेरि त्यो फाल्टो मान्छेहरूलाई नपठाउनुहोस् है ल नानी लिनु अहिलेको जमानामा फाल्टो मान्छेहरू पठाउनु हुँदैन अलिक छिटो गरेर आउनुहोस् फेरि यस्तो हो कि अहिलेको जमानामा नानीहरू हो पुरा हराउँछ फेरि छोरी मान्छेहरू हो हो केही भर हुँदैन मान्छेहरूको छिट्टो छिटो गरेर आउनुहोस् है अन्त के भन्छ अन्त नानीको बाबा चाहिँ कहाँ हुनुहुन्छ

अनि इफ तपाईँ भ्याउनुभएन भने बाजे र बोज्यूलाई लिनु पठाउँदा पनि हुन्छ ए हजर अन्त के पो भन्छ ऊ यो जोसुकैलाई अहिले जोसुकैलाई चाहिँ पठाउनु हुँदैन कि नानीहरू ए अहिलेको जमाना फेरि ठिक छैन छोरी चेली मान्छेहरू हो हो अन्त फेरि अघि नै पठाइदिऊँ भनेको थिएँ कि फेरि टेन्सन लाग्यो अब जमाना ठिक छैन भनेर फेरि अरूको गार्जेनहरूसँग कहाँ पठाउनु भनेर नि हजुर ए हजर त्यही त अर्को महिनादेखि चाहिँ अब त्यो स्कुल बस छ अब स्कुल बसलाई भन्नू नि हजुर त्यही त स्कुलको बस महिनाको बाह्र सय हजुर कम्ती त त्यो त अब स्कुलको प्रिन्सिपललाई सोध्नुपर्छ नि कम्ती गर्छ कि गर्दैन

हजुर त्यस्तै तिनजना चारजना जस्तो होला तपाईँको गाउँको त्यहाँदेखिन् अरू फाल्टो गाउँको पनि छ हुन्छ त्यसो भए